हेलो

हेलो हेलो हजुर ए नमस्ते को बोलेको सरिता बोलेको ए ठिकै छ अन्त उता ए म ठिकै छु त हजुर म पनि ठिकै छु हामी पनि ठिकै छौँ यहाँ अन्त आमाबाबाहरू सन्चै हुनुहुन्छ

ए ए हजुर हो त अहिले त कस्तो राम्रो भएको छ नि यहाँ त बिहिबार बिहिबार पनि हाट लाग्नुथाल्यो हो हजुर बिहिबार पनि हाट लाग्नुथाल्यो यहाँ मज्जाले ट्राडिसनल फुडहरू पाउँछ है सेलराटीहरू राम्रो एकदमै अब सुँगुरको मासुहरू पर्कहरू आम्मामाम् राम्रो त्यो अहिले एकदमै गीतहरू लगाएर बेच्दै गरेको हुन्छ मान मान्छेले एकदमै रमाइलो क्या रमाइलो रमाइलो भइरहेको हुन्छ रमाइलो हाट ए अन्त तिम्रो भन अन्त तिमी तिमी अन्त तिमी ठिकै छ उता के गर्दैछ ए ए हो त यहाँ त कस्तो राम्रो भएको छ नि अहिले यता गयो नेपालीकै हो मजा लाग्छ हजुर सन्चबार र बुधबारको हाट जस्तो चाहिँ हुँदैन यहाँ चाहिँ अहिले त्यो ट्राडिसनल आफ्नै मान्छेहरू देख्छ हो खुसी लाग्छ अर्ग्यानिक फुड फुड उयो अर्ग्यानिक अब त्यो सब्जीहरू पनि पाउँछ है सबै अब त्यस्तो हो ए ढेँडो किनेमाहरू पनि पाउँछ पाउँछ त सेलरोटी ढेँडो किनेमा सबै अहिले ट्राडिसनल अहिले अर्ग्यानिक क्या यहाँको ट्रडिसनल फुड अब नेपालीहरूको सबै अब त्योहरू पाउँछ ए अनि त्यही त पहिला पहिला त थिएन हो अहिले त राम्रो गरेको छ नि बिहिबारे बिहिबार हाट लाएर पहिला त बुधबारे बुधबार र सन्चबार मात्रै हुन्थ्यो हो अहिले चाहिँ अब बिहिबार बिहिबारे हाटले चाहिँ राम्रो भएको छ नेपालीहरूको ए हजुर सब्जीहरू त्यही हो अब साग हरियोपरियोहरू सबै हो आलु कोपी हजुर त्यस्तै हो यहाँको सब्जीहरू अनि तिमी चाहिँ कहिले आउने हजुर सबै पाउँछ महदेखि लिएर बस्तीको मह कुखुरा हो यो सागसब्जीहरूदेखिको लिएर सबै फ्रुट्सहरूदेखिको लिएर सबै पुत्काको महहरू ए म तिमीलाई अलिकति डिस्टर्ब भन्दैछ कि अलिकति अघिकै नेटवर्कमा आएँ

ए अँ के ए मैले अलिकति अहिले सुनेको थिएन कि अहिले चाहिँ सुन्दैछु ए के पो भन्यौँ के पो सोध्यौँ ए डोकोहरू पाउँछ त डोकोहरू पाउँछ मजाले त्यो खुङीहरू त्यो क्या कुखुराहरू राख्ने कुखुराहरू राख्ने खुङीहरू पनि पाउँछ सबै पाउँदो रहेछ सबै पाउँदो पाउँदो रहेछ हौ अब अहिले सबै पाउनुथालेछ हौ अहिले यस्तो ए अनि कहिले आउने तिमी घुम्नु ए ए अलिक पछि आउने ए तिमी कहाँ बस्दैछौ अरे अहि अहिले चाहिँ ए गोरुबथान हो बजारमै हो ए अनि उता पनि त के यस्तै लाक लाग्छ होला त होइन हाटहरू ए उता त लाक लाग्दैन है ए त्यही त यहाँ पनि अब सुरु भर्खर भर्खर सुरु हुँदैछ अब कहाँसम्म पुग्छ है लामै जान्छ होला यो अब ए ए हजुर त्यो त मलाई पनि याद भएन ढिँडोहरू चाहिँ के के बनाउँछ होला कि ए हजुर मकैकै होला सायद ए हजुर मैले पनि खाएको त छुइनँ ढिँडो कि हजुर अब त्यो टेस्ट पनि याद छैन कस्तो हुन्छ भनेर अहिलेसम्म हजुर सुन्न त सुनेको ढिँडोहरू उहिले अहिले उहिले उहिले खान्थ्यो अरे ए हुन्छ हुन्छ